हेलो नमस्ते रोशनजी बोल्नु भएको ए के भन्छ म चाहिँ जलपागढी न्यूज च्यानलबाट बोलेको हो त तपाईँहरूको के भन्छ धर्ममा चाहिँ कतिवटा धर्महरू मान्छ कस्तो कस्तो धर्महरू मान्छ हजुर अरू अरू कुन चाहिँ कुन चाहिँ हुन्छ

हुन्छ रमेशजी थ्याङ्क यू थ्याङ्क यू सो मच